दाजु तपाईँको रेस्टुरेन्ट आज खुल्ला छ कि छैन हौ विशेष आज सनडे पनि परेको छ र आइतबार पनि छ र अरू बेला पनि मैले तपाईँको रेस्टुरेन्टबाटै प्रायः खानाहरू अर्डर गर्थेँ छ भने चाहिँ म आज पनि अर्डर गरौँ भनेको तपाईँकोबाट भनेको के कसो छ हौ तपाईँको रेस्टुरेन्ट जानकारी दिन सक्नुहुन्छ